हेलो हजुर हो त हजुर तपाईँले सही ठाउँमा फोन गर्नुभयो भन्नुहोस् हजुर हजुर हजुर हजुर ए हजुर पुरानो बुक्सहरू चाहिँ म तपाईँलाई थर्टी पर्सेन्ट अफ गरेर बेच्छु हो अनि नयाँ बुक्सहरूमा चाहिँ म तपाईँलाई यस्तै फिफ्टिन टु ट्वेन्टी पर्सन्टेजमा चाहिँ म सेल गर्दैछु अनि तपाईँलाई चाहिँ कुन चाहिँ पुरानो चाहिएको हो कि नयाँ चाहिएको हजुरलाई हजुर हजुर हजुर ए हजुर तपाईँ जहिले पनि चाहिँ हो कि मेरो बुक सपको वर्किङ् आवर्स चाहिँ मन्डे टु स्याटर्डे हो सन्डे चाहिँ क्लोज हुन्छ

हजुर हजुर हजुर हजुर हजुर हजुर त्यस्तो बुक एकदमै तपाईँले अभैलेबल छ मेरो बुक सपमा अनि तपाईँलाई चाहिँ कुन चाहिँ अब इङ्लिस मिडियमा चाहिएको कि नेपाली मिडयममा चाहिएको कि बङ्गलामा चाइएको कि जुनै पनि तपाईँ मिडयममा चाहनुहुन्छ भने चाहिँ भन्नु सक्नुहुन्छ मलाई हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर मैले चाहिँ तपाईँको मेन ओपेनिङ आवर्स चाहिँ टेन हो अनि क्लोज चाहिँ म अलमोस्ट अब हाम्रो प्रायःजसो इभिनिङमा आउँछ त्यही कारण म सिक्ससम्म चाहिँ ओपन हुन्छ टेन टु सिक्स हो मेरो सपको टाइमिङ हजुर हजुर एकदमै भेट्नु सक्नुहुन्छ एक्सेप्ट सन्डे छोडेर चाहिँ तपाईँले एनी डे कुनै पनि समयमा आएर मलाई टेन टु सिक्स आएर तपाईँले लिन सक्नुहुन्छ हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हुन्छ हुन्छ धन्यवाद हुन्छ किप कमिङ